मेरो सबभन्दा ठुलो नृत्य चाहिँ डान्स हो म सानैदेखिको पुरा डान्सहरू प्रोग्रामहरूतिर डान्सहरू पनि गरिरहेको थिएँ सबले मेरो तारिफ गर्थ्यो राम्रोसँग सम् सम्मान गर्थ्यो डान्समा त तिमीले एकदम राम्रो गर्दो रहेछौ भनेर मलाई भन्थ्यो सबजनाले खादाहरू लगाइदिन्थ्यो धेरै ठाउँ प्रोग्रामहरू भयो मलाई डान्स गर्नुको लागि बोलाइरहेको थियो सबले बोलाउँथ्यो जान्थेँ यसरी नै सधैँभरि त्यही यादहरू आइरहन्छ मलाई धेरै साल अगाडिदेखि नै म यसरी डान्सहरू गरिहिँडेको थिएँ राम्रो गर्थेँ भनेर नै मलाई सबले बोलाउँथ्यो अझ पनि यहाँ दुर्गा पूजाहरू हुन्छ कतिवटा प्रोग्रामहरू हुन्छ त्यसरी नै म सधैँभरि डान्सहरू गरिरहेको छु राम्रो गर्छु होला र सबले डान्स गर्नु आउनु भनेर बोलाउँथ्यो मलाई राम्रो गर्नेलाई राम्रो नै पनि भन्छ त्यो पनि ठिकै कुरा हो अनि म यति नै भन्न चाहन्छु